यो ह्युन्डाई हजुर अहिले ह्युन्डाई आई आई टेन भर्नाहरू छ तपाईँको राम्रो खालको फिचर्सको तपाईँको बजट कतिको छ तपाईँको त्यो गर्यो भने तपाईँले ह्युन्डाई आई आई ट्वेन्टी तपाईँले भर्ना किन्नुभयो भने राम्रो हुन्छ तपाईँको त्यसमा स्पेसल फिचर्सहरू डल्लै छ तपाईँको त्यसमा एयरबेगहरू छ तपाईँको त्यसमा तपाईँले तपाईँले तपाईँको बजट अनुसार चाहिँ त्यो ह्युन्डाइ आई आई ट्वेन्टी नै राम्रो हो तपाईँको लागि चाहिँ अरूहरू पनि छ हजुर अरूहरू पनि राम्रो त राम्रै छ तर बेस्ट चाहिँ हजुरको यो करेन्ट पोजिसन चाहिँ राम्रै छ त्यो गर्दाखेरि तपाईँलाई राम्रो पनि हुन्छ अन्त अरू तपाईँलाई चाहिँ अरू चाहिँ कुन कुन स्पेसी अरू चाहिँ कुन चाहिँ चाहिँ तपाईँलाई मनपरेको छ अरब ह्युन्डाई कम्पनी अहिले त्यही ह्युन्डाई आई ट्वेन्टी भर्ना चाहिँ तपाईँको चलि नै रहेको छ राम्रो छ ऊ चाहिँ राम्रो छ गाडी तपाईँले गर्नसक्यो भने तपाईँले मलाई भोलि या पर्सिसम्म कन्ट्याक्ट गर्नुसक्यो भने अझ बेटर हुन्छ तपाईँलाई म सबै त्यो फिचर्सहरू तपाईँलाई मेरै यसमा सोरूममा आएर देखाउनसक्छु म तपाईँले टेस्ट ड्राइभ गर्नु सक्नुहुन्छ त्यसको लागि हजुर गर्नु सक्नुहुन्छ हजुर तपाईँले शुक्रबार मेरो यसमा सो सोरूममा आयो भनेपछि तपाईँलाई म डल्लै म फिचर्सहरू डल्लै बताइदिन सक्छु तपाईँले अब भोलि सन्डे हो सन्डे सन्डे सन्डे को सन्डे तपाईँको बन्द हुन्छ मन्डे आउँदा हुन्छ तपाईँ मन्डे आफ्टर हजुर हजुर मन्डेको तपाईँको फर्स्ट आवरमा आउँदा पनि हुन्छ फर्स्ट आवर भन्दा बिक्री नै बाह्र बजीउता अगाडि आउनुहोस् न तपाई साढे एघारतिर आउँदा हुन्छ तपाईँले त्यसको बारेमा डल्लै स्पेसिफिकेसन फिचर्स डल्लै बताइदिन सक्छु म तपाईँलाई हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँले अनि यस्तो हजुर होइन अरू यदि हेर्दा हुन्छ तपाईँले तपाईँले अब न्युवेस्ट मोडल त्यही नै छ तपाईँले एकपल्ट हेरेर अब स्पेसिफिकेसन फिचर्स म तपाईँलाई डल्लै बताइदिन्छु त्यो केबी चाहिँ तपाईँलाई तपाईँकै एउटा उयो हो तपाईँलाई जुनै मनपर्यो भने पनि हुनु त अहिलेको चल्ने चल्ने चल्ती गाडी त्यही नै छ तपाईँको त्यसमा तपाईँलाई राम्रो पनि हुन्छ एउटा फ्यामिलीलाई राम्रो हुन्छ एउटा नयाँ लुक पनि छ तपाईँको फेस भएको छ तपाईँ आएर एकपल्ट चाहिँ हेर्नुहोस् न त्यो स्पेसिफिकेसन हेर्नुहोस् फिचर्स हेर्नुहोस् तपाईँलाई म बताई चाहिँ दिन्छु ए हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् हजुर हजुर हजुर सन्डे सन्डे त बन्दै हो तपाईँको सन्डे बन्द हुन्छ हुन्छ हुन्छ हुन्छ